हेलो

अँ नमस्ते अन्त त्यही त त्यो हाम्रो पिक्निक जाने सल्लाह भएको थियो है अँ त्यही त म पनि त्यही मिलाउँदै थिएँ कि तिम्रो डिपार्टमेन्टमा अब त्यहाँ तिम्रो को को छ त्यो सबैजनालाई सोध्यौ होला नि है कतिजना जस्तो हुन्छ होला है ए सातजना हुन्छ है तिमीहरूको त्यहाँभित्रबाट हाम्रो हाम्रो हाम्रोबाट चाहिँ मेरोपट्टिबाट अब हामी पाँचजना हुने रहेछौँ कि मसँग पाँचजना हुन्छौँ अन्त त्यही अफिसमै अरूलाई पनि सोधौँ न एक दुईजनालाई है कोही जान्छ कि भोलितिर सोधौँ थुप्रोजना भयो भने चाहिँ मजा पनि आउँछ हो अन्त सल्लाह गरौँ न भोलि अफिसमा फेरि भेट हुँदाखेरि कि अनि जान चाहिँ कहाँनिर जौँ हौ अस्तिको त हाम्रो कता जौँ कता जौँ भइरहेको थियो सबैजनाले भन्दाखेरि डेलोपटि पनि जाऊँ भन्दैथ्यो कतिले भन्दा कफेर साइड पनि जाऊँ भन्दैथ्यो के भन्दैछ तिमीहरूको त्यो ग्रुपले चाहिँ अँ अँ अँ अहिले फेरि बर्खा छ नि त हो बर्खामा त टाढाको प्लानिङ पनि गर्नुहुँदैन दिन कोही बेला वेदर बिग्रिदिन्छ हो अन्त टाढाको प्लानिङ गर्नुहुँदैन अँ यसो गरौँ न डेलो कतिजना अब डेलो गएको पनि छैन है डेलो जाऊँ डेलो गएर डेलोबाट गएर सट्टै पर मन्दिरहरू सिंहवाहिनी धामहरू भयो हनुमान टकहरू भयो है त्यहाँ पनि राम्रो छ यसो भगवानको दर्शन पनि हुने होइन अनि त्यतातिर घुमफिर गरेर चाहिँ त्यहाँदेखिको टक्कै यता बुद्ध पार्कहरू पनि छ फर्किँदाखेरि है बुद्ध पार्कहरू हुँदै फर्कियौँ न त्यस्तो प्रकारले अन्त सबैजना भयौँ भने चाहिँ कस्तो प्रकारले चाहिँ खानेकुरा ड्राइ जानुपर्ने हो कि पकाएर पकाएर खाँदा त अलिकति असुविधा हुन्छ होला बर्खामा त है ड्राइ नै सजिलो अब घुम्नु राम्ररी पाइन्छ ड्राइ हो भने चाहिँ घुम्नु राम्ररी पाइन्छ हो अनि सबैजनाले एक एकवटा आइटम बाँड्दाखेरि थुप्रो आइटम पनि हुने सबैले त्यो पकाएर चाहिँ अहिले बर्खामा अलिकति सम्भव अलिकति पोसिबलै हुँदैन कि त्यही कारण अलिकति त्यो पका ड्राइ लग्यौँ भने चाहिँ एउटा अब थुप्रोजना यदि पन्ध्रजनाभन्दा बेसी भयौँ भने चाहिँ एउटा बसहरू गर्नुपर्छ होला है सानो गाडीमा मिल्दैन नभए चाहिँ सानो के हरे त्यो यो सवारीहरू जस्तो दुईवटा जस्तो गर्दाखेरि ठिकै हुन्छ पन्ध्र बिसजाना भयो भने त दुईवटा सवारी ठिकै हुन्छ